हामी नेपाली जाती हौँ हाम्रो संस्कृति पहिचान चाहिँ ढाका सा ढाका साडी चौबन्दी चोलो दौरा सुरुवाल हाम्रो गोर्खा हतियार खुकुरी हो हामीलाई गोर्खाली भनेर विश्वले चिन्दछ र हाम्रो संस्कृतिलाई आकार दिनका लागि धेरै मानिसहरूले योगदान दिएको छन् जस्तै कि अब भानुभक्त जसले रामायणलाई नेपाली भाषामा ट्रान्सलेट गर्नुभयो छ्यासीको आन् छ्यासीको गोर्खाल्यान्ड आन्दोलनमा धेरै गार्खालीहरूले ज्यान गव गुमाएर वीरगति प्राप्त गर्नुभयो